पोहोर साल यस्तै बुद्ध पूर्णिमाको छेउमा होला म र मेरो साथी मिरिकदेखि फर्किँदा यता दुधेको ब्रिजमा हामी बाइकबाट लडेका थियौँ दुधेको बाटो हामी हिँडेको थिएनौँ र बाटो नयाँ भएको कारणले पनि त्यो दुधेको ब्रिजमा बम्पर रहेछ त्यसमा चाहिँ अब हामीले बाइक अलिक स्पिड हुँदा हामी पछारिएको थियौँ र त्यहाँका मानिसहरूले हामीलाई उठायो अनि मलम पट्टीहरू पनि गरिदियो र बाइक चाहिँ एउटा दोकानमा ठोक्किएको कारणले गर्दा मान्छेहरूले हामीलाई अलिक बाइक स्पिड किन कुदाएको भन्दै कराए पनि र त्यहाँदेखि त्यहाँ दोकानको मान्छेले अब त्यो अलिक क्षति भएको थियो र त्यो क्षति भएको पुर्ति गरिदिनुको लागि चाहिँ केही न रकम अब उनीहरूले तोक्यो र हामीले दियौँ र त्यति गरिसकेपछि हामीलाई छोडिदियो र म र मेरो साथी आफै बाइक कुदाएर सिधै हस्पिटल गयौँ किनभने साथीको टाउकोमा अलिक गहिरो चोट थियो मेरो चाहिँ देब्रेपट्टिको कुइना निक्कै बजारिएको थियो र सुनिएको थ्यो र अनुहार अलिक तछारिएको थियो र हामीले हस्पिटल गएर मलमहरू लगायौँ दबाईहरू लियौँ अन्त पट्टीहरू पनि गरेर चाहिँ घर आयौँ र बाइक पनि यस्तै पाँच सय हजार रुपियाँ लगाएर चाहिँ मरमत पनि गऱ्यौँ